मलाई मनपर्ने पत्रिकाको अखबारहरू चाहिँ हो हिमालय दर्पण जहाँ चाहिँ राम्रो राम्रो खबरहरू छापिएको हुन्छ सही खबरहरू छापिएको हुन्छ र वहाँ पढ्नु पनि मलाई धेरै राम्रो लाग्छ हिमालय दर्पणमा अन्य अन्य बाहिरको कुराहरू हुन्छ जहाँ चाहिँ अब कालिम्पोङभित्रको कुराहरू लेखेको हुन्छ र मलाई चाहिँ पदमको पदम तामाङको चाहिँ गरिमा इन्टरटेनमेन्ट ब्लग्स चाहिँ मलाई धेरै मनपर्छ किनभने उहाँले राम्रो राम्रो भिडियोहरू बनाउनुहुन्छ र उहाँले मान्छेलाई मोटिभेट गर्नुहुन्छ जसमा चाहिँ ऊ कस्तो थियो र अहिले कस्तो भएको छ आफ्नै उसले आफ्नै हाँसी मजाक गर्छ तर उसले सबैलाई राम्रोको लागि गर्छ र उसको त्यो ब्लगमा केही नराम्रो छैन सबै राम्रो राम्रो उसले ब्लगहरू ल्याउँछ र उसको उसको टिमलाई नै धेरै राम्रो छ उसको टिम नै राम्रो छ र उसको छोरी उसको बुढी जस्तो पाराले उसको पापा इन्भल्भ हुन्छ उसको बाबा जसरी इन्भल्भ हुन्छ त्यो अनुसारले चाहिँ उनीहरूको एउटा उनीहरूले नयाँ घर बनाउँदैछ उसको फ्यामिलीको सपोर्ट छ त्यो ब्लगमा र त्यसरी हामी सबैजना मिल्यौँ भने एकाअर्काका आह्रिस गरेनौँ भने हामीले धेरै राम्रो कुरा गर्नुसक्छ पदम कस्तो थियो भने पदम चाहिँ एउटा सानो घरको मान्छे थियो एज वेल तपाईँहरूले पनि त्यो पदमलाई देख्नु भएको हो पदमको घर देख्नुभएको हो होइन ऊ चाहिँ सानो फ्यामिलीबाट बिल्ङ्ग्स गर्थ्यो तर उसले अहिले आफ्नो हिम्मतमा एउटा ब्लग बनाएर चाहिँ उसले चाहिँ ऊ अघि बढिरहेछ उसले ठुल्ठुलो आफ्नो बिल्डिङ घर बनाउँदैछ र उसले आफ्नो छोरीलाई राम्रो स्कुलमा पढाइरहेछ दाखिला दिएको छ र उसले गाडी नयाँ किनेको छ र उसको उसको ब्लगको त्यो ग्रुपमा कोही पनि नराम्रो किसिमकोहरू छैन सबैजना सपोर्टिभ छ र एकाअर्कालाई सपोर्ट गरेर उनीहरू अगाडि बढिरहेछ म यही भन्नु चाहन्छु पदम पदमको ब्लग राम्रो छ र उसलाई हामी सपोर्ट गरेर चाहिँ उसलाई हामी अगाडि लानसक्छौँ पदम सबै कुरामा राम्रो अञ्जली पदम उसको ग्रुपहरू उनीहरू धेरै मिलेर एउटा त्यो क्रिएटिभ बनाउँछ जसमा चाहिँ हामी हाँस्छौँ दुःखी भएको बेलामा हेर्यौँ भने हाँस्छौँ खुसी हुन्छौँ उस उहाँहरूबाट हामी कतिवटा सानसानो कुराहरू पनि सिक्छौँ जसमा कि फ्यामिली चाहिँ हाम्रो लागि महत्त्वपूर्ण छ र हामीलाई फ्यामिली चाहिँ चाहिन्छ फ्यामिलीको सपोर्ट चाहिँ केही हुँदैन त्यसै गरी पदमको फ्यामिलीले पनि पदमलाई धेरै सपोर्ट गरेको छ र उहाँहरू धेरै सपोर्टिभ छ फ्यामिली र अञ्जली उसको पापा उनीहरू सबै मिलेर अञ्जली पनि इन्भल्भ हुन्छ भिडियोमा उसको ब्लगमा अन्त उसको उसको बाबा सबै इन्भल्भ भएर उनीहरूले ब्लग बनाउँछ राम्रो राम्रो ब्लगहरू बनाएर उनीहरूले भिडियो अपलोड गर्छ त्यसपछि हामीले हेर्छौँ र उनीहरू उनीहरूलाई हामी सपोर्ट गर्नुपर्छ उनीहरूले अझै धेरै धरै राम्रो ब्लगहरू ल्याओस् भन्ने आशा गर्दछु र त्यो ब्लगमा हामीले राम्रो राम्रो कुराहरू हेर्नु परो पाऊँ अझै आउने दिनहरूमा र पदम चाहिँ एकदमै धेरै असल मानिस हो र उसले चाहिँ आफ्नो आफ्नो खुट्टामा ऊ आफै उभिएको छ उसले चाहिँ सानो कुरालाई ठुलो बनाएर उसले धेरै धेरै उसले कमाउँदैछ त्यही ब्लगबाट नै उसको काम नै त्यही हो तर उसले राम्रो राम्रो ब्लगहरू बनाउँछ त्यसै कारण उसको ब्लग धेरै राम्रो छ